हजुर हो त हजुर टेन थाउजन्ड भित्रकोमा धेरै कम्पनीहरूमा पाउँछ के कुन चाहिँ कम्पनीको चाहिएको तपाईँलाई फिचर्सहरू राम्रो भएको स्यामसङ्गको छ एमआईको छ ओप्पोको छ एमआईको अहिले भर्खरै निस्केको मोडल छ कि त्यसमा फोर जिबी ऱ्याम छ अन्त ब्याट्री ब्याकअप पनि एकदम राम्रो छ अन्त स्न्यापड्रयागनको प्रोशेसर छ फोटो पनि राम्रो आउँछ क्यामरा थर्टीफोर मेगापिक्सलको पाउँछ यसमा फ्रन्टको टुवेल्भ मेगापिक्सलको छ ब्याट्री ब्याकअप फाइभ थाउजन्ड एमएएच हजुर एडपटर चार्जर सबै पाउँछ कहिलेसम्ममा लिने आउने सोच्नुहुँदैछ हजुर क्यास अन डेलिभरी हुन्छ हजुर डेलिभरी चार्जेस होइन डेलिभरी चार्ज लाग्छ नि चालीस रुपियाँ मात्रै लाग्छ म तपाईँलाई डिटेल्स पठाइदिन्छु कि तपाईँ मज्जाले हेर्नुहोस् हजुर डेलिभरी चार दिन भित्रमै हुन्छ तपाईँको चार दिनभित्रमा फोन आइपुग्छ हुन्छ तपाईँको मलाई एड्रेस डिटेल्स मलाई पठाइ दिनुहोस् न त ल हुन्छ यही नम्बर